मलाई खुसी बनाउने कुरा यदि तपाईँहरूलाई भन्नुपऱ्यो भने चाहिँ अब सानो छँदा चाहिँ मेरो खुसी धेरैवटा चिजले हुने गर्दथे जब मेरोमा त आमा बाबाले यस्तो खेलाउने कुराहरू गाडी सानो तपाईँको धेरैवटा बजारबाट सामानहरू ल्याइदिने गर्थे त्यो समयमा पनि धेरै खुसी लाग्थ्यो तर अब ठुलो भइसकेपछि चाहिँ आजकल त्यसमा मेरो भावना धेरै नै बद्लिसकेको छ अहिले चाहिँ मलाई के लाग्छ भने मानव जीवन पाएकोमा नै म धेरै सबैभन्दा बेसी खुसी छु किनभने मानव जीवन पाएकोले गर्दा नै म अरूलाई पनि खुसी दिन सक्छु जसको कारणले म आफै पनि खुसी हुन सक्छु

त्यो छोडी अरू हेऱ्यो भने मेरो खुसी हुने कारणहरू के छ भने मेरो साथी सङ्गतीहरू सबै धेरै राम्रो छ उनीहरू धेरै सोझो छन् सिधा सोझो छन् मेरो आमा बाबा पनि धेरै राम्रो हुनुहुन्छ मलाई धेरै सहयोग गर्नुहुन्छ माया गर्नु भएको छ जीवनमा केही पनि बेसी मैले अझै माग्नु पर्ने चाहिँ केही पनि छैन